अब परिवारसँग दिन बिताउनु साथसाथै परिवार भनेको मतलब श्रीमती नानीहरू हुन्छ होइन उनीहरूसँग साथसाथै अब साथीभाइहरू आएको हुन्छ यस्तो हुन्छ नि त अब खाना भन्साघर साझा गर्नु भनेको त्यही अब केही मिठो परिकारहरू बनाएर मेरो हातको पनि मिठो परिकार खाओस् खुसी होस् नानीहरूलाई पनि मिठो अब होइन पापाले पकाएको बाबाले पकाएको खान मिठो मन पराओस् साथीभाइ अब जो पनि आएको हुन्छ उनीहरूले पनि अब मेरो खाना त मिठो है मिठो खाना बनाएर दिन्छु भन्ने नै इच्छा हुन्छ नि त त्यसले गर्दा त्यही नै हो माहोल एउटा घरको परिवारमा आफ्नो श्रीमती नानीसँग एउटा क्लोजली अब नजिक पन पनि यस्तोबाट आउँछ नि त त्यही जस्तो त्यही हो